मेरो अब एउटा के भन्नु अब मलाई पिक्चर पनि मनपर्छ त्यहाँदेखि तारक मेहेताका उल्टा चस्मा भन्ने सिरियल मनपर्छ होइन त्यसमा मलाई धेरै मन पर्छ मलाई गाउँको मान्छेलाई मलाई गाउँको मान्छेहरू पुरा मनपर्छ म अब के भन्नु पुरा मनपर्छ त्यो मात्र तारक मेहेता सो नै पुरा मनपर्छ मलाई गाउँको मान्छेहरू पनि हुन्छ नि पुरा मनपर्छ त्यहाँ पछि त्यसमा छ तारक टप्पू होइन त्यहाँदेखि टप्पू सेना छ तारक मेहेता छ म पुरा हसाउँछ त्यस्तोमा तर तपाईँहरू पनि हेर्नुहोस् पुरा मनपर्छ त्यो मान्छे अब त्यो पनि कस्तो मज्जा आउँछ त्यो पनि हेर्नु पनि एउटा एकप्रकारको टाइम पास छिटो हुन्छ तर टाइम पास गर्नु छ भने मज्जा पनि आउँछ त्यो मज्जा आउँछ त अब के भनुँ मज्जा आउँछ त्यो हेर्नु पनि एउटा तारक मेहेता मज्जा आउँछ त्यो अब बोल्नु पनि हेर्नु हेर्नु कस्तो मज्जा आउँछ सिरियल त्यो एउटा एकप्रकारको अब इन्टरनेसनल सिरियल हो अब त्यो डल्लै इन्डियामा होल इन्डियामा हेर्छ अब त्यस भिडियो मज्जा आउँछ तर त्यो हेर्नु पनि